भारतमा प्रायः सबैले नै चिया मन पराउँछन् र चियाको खेती कहाँ हुन्छ सबैभन्दा राम्रो चिया कहाँको चियापत्ती कहाँ बनिन्छ भन्दाखेरि म दार्जिलिङलाई नै ठान्छु चियाको मुख्य स्थल वा मूल स्थल चियाको थालनी जहाँ भएको थियो त्यहीँ त्यही स्थलमा गएर म सायद दार्जिलिङको चिया नै सबैले मन पराउँछन् र दार्जिलिङको चियामा जुन चाहिँ स्वाद हुन्छ त्यो सायद यता डुवर्सतिरका अनि अन्य अन्य अन्य ठाउँतिरकामा म त्यस्तो चियाको त्यो स्वाद जस्तो दार्जिलिङको चियाको स्वाद हुन्छ त्यो आफ्नो ठाउँतिर अथवा डुवर्सतिरकाहरूलाई त्यस्तो चिया चियापत्ती पाइँदैन नै भन्छु किनभने मलाई मैले पनि एकपल्ट दार्जिलिङको चियापत्ती खाँदाखेरि त्यहाँको चियाको स्वाद नै भिन्नथियो अरू सबै चियाको चियापत्तीहरू हालेर चियापत्ती बनाउँदाखेरि त्यो त्यतापट्टिको चियाभन्दा मलाई दार्जिलिङ चियाको दार्जिलिङको चियापत्ती असाध्यै मन परेको थियो र मैले घरमा चिया कसरी बनाउँचु भन्दाखेरि पहिला पानी उमाल्छु पानी उमालेपछि म चिनी हाल्छु चियापत्ती हाल्छु पानी भक भक भक उम्लिन्छ चिनी चियापत्तिको मज्जाले रङ आएपछि चाहिँ म दुध तताउँछु अर्कोपट्टि अनि दुध तताएर दुध उम्लिनछ दुध उम्लेपछि त्यो दुधलाई बिस्तारै मगमा हाल्छु मगमा हालेपछि त्यो जुन चाहिँ मेरो चियापत्ती चिनी पानी उम्लिरहेको हुन्छ त्यसमा अदुवा हाल्छु त्यो चिनी चिया अदुवा हालेपछि मो त्यसमा आफ्नो मलाई अब मन पर्ने अलैँची हाल्छु अलैँची हालेर मज्जाले त्यसलाई अझै एकपल्ट उमाल्छु उमालिसके पछि मैले उमालि सकेर म त्यो दुधलाई मगमा हालिसकेको हुन्चु त्यो दुधलाई त्यो दुध अनि त्यसपछि मैले उमालेको त्यो चियापत्ती चिनी पानी अलैँची अदुवा सबै त्यो दुधमा हालेर मिलाउँछु अनि मिलाएपछि चिया मेरो रेडी हुन्छ अनि म त्यो चिया सबैलाई दिन्छु अनि सबैले मन पराउनुहुन्छ